गाउँमा बिजुलीको प्रयोग धेरै प्रकार धेरै कुराहरूमा गर्नु सकिन्छ जस्तै जस्तै घरपा घरमा है प्रत्येक कुरामै बिजुली नै चाहिन्छ जस्तो घरको घरेलु काममा चाहिँ त्यही लु लुगाहरू धुनु मसिनहरू चलाइन्छ है मोबाइलहरू चार्ज गरिन्छ अनि यहाँ पानीहरू चलाउनु बोइलरहरू च बोइलरहरू चाहिन्छ है त्यसमा सबैमा बिजुली चाहिन्छ र अर्को कृषि मा भन्दाखेरि चाहिँ अब कृषिमा चाहिँ फार्मिङहरू गर्दाखेरि कतिवटा बत्तीकै जरुरी पर्छ है बिजुलीको जरुरी पर्छ र हामीले घरमा त्यो कुखुराहरू पाल्दा ब्रोयलर कुखुराहरू पाल्दा पनि हामीले बिजुली बाल्न सकिन्छ है बिजुली बाल्नैपर्छ जरुरी पर्छ र कार्पेन्टरहरूले जति पनि काठको काम गर्नुहुन्छ त्यसमा पनि बिजुली नै बिजुलीकै प्रयोग गरिन्छ र एउटा घरहरू बनाउँदा ठुलठुलो बिल्डिङहरू बनाउँदाखेरि टाइल्सहरू काट्नु पनि त्यसमा पनि बिजुलीकै जरुरी पर्नु जान्छ है त्यसै कारणले बिजुली प्रत्येक काममा चाहिँ बिजुलीको एकदमै आवश्यकता पर्नु जान्छ